हलो गुड मर्निङ लक्ष्य सर ए के गर्नु हुँदैछ सर तपाईँ हजुर त्यही अनि कसरी गर्ने भन्ने सल्लाह गरौ भनेर गरेको थिएँ कि हजुर हजुर त्यही त एउटा मार्चपास्ट पनि गर्नुपर्छ होला है किनभने यो पाली त स्कुलमा फ्ल्याग होस्टिङ गर्नु भनेको रहेछ होइन गभर्नमेन्टले अन्त त्यसको लागि एउटा फेरि मार्चपास्ट एनसिसीकोहरू त तल लेबुङमा पनि जान्छ कम्पिटिसन हुन्छ कसरी गर्ने हाम्रो स्कुलमा चाहिँ भनेर नि त्यसको सल्लाह गरौँ भनेको थिएँ कि पहिला एउटा एउटा सल्लाह चाहिँ गरौँ त्योपछि अरू सरहरूलाई पनि सोधौँ न है हजुर हजुर त्यो पनि राम्रै हुन्छ त्यो गऱ्यो भने तर कुन चाहिँ क्लासकोलाई लिएर गर्ने हो हामी ए एटदेखि उकालोलाई नै हजुर त्यो गर्दा भयो एट नाइन र टेन होला होइन तिनवटा क्लासकोलाई गराउँदा भयो नि हामीले ए हजुर हजुर हुन्छ त्यो गरौँ न है अन्त त्योपछि फ्ल्याग होस्टिङको लागि चाहिँ कस्तो गर्ने हामीले हजुर हजुर हजुर हजुर हुन्छ त्यो गर्दा पनि त्यो चाहिँ हामीले सोधौँ है स्कुलमा नै अब हजुर म एकपल्ट फादरलाई इन्फर्म गरिराख्छु है त्यो मिटिङको लागि फादरले त्यसको नोटिस पठाइदिनुहुन्छ होला नि होइन हुन्छ हुन्छ हामी म एकपल्ट प्रिन्सिपललाई भनिराख्छु कि प्रिन्सिपलले गरिदिनुहुन्छ होला नि है त्यसको लागि हुन्छ हुन्छ सर हुन्छ हुन्छ बाई बाई